सुन्नु होस् न तपाईँ दार्जिलिङ कालिका रेस्टुरेन्टको दाजु बोल्नु भएको हो मलाई खाना अर्नु अर्डर गर्नु थियो यो भेज रेस्टुरेन्ट हो नि मलाई एक प्लेट राइस दाल पनिर त्यहाँबाट पापड अनि साथै मम अर्डर गर्नु थियो कति बजेदेखि तपाईँको रेस्टुरेन्ट कति बजेसम्म खुला हुन्छ भोलि मलाई दुई बजेतिर खाना चाहिएको थियो ल्याइदिनु सक्नु हुन्छ होला नि यो सबै जुन जुन खाना मैले अर्डर गरिदिएको छु पठाइदिनु होला दुई बजे भित्रमा